हलो तपाईँ रितु राई बोल्नुभएको ए म दार्जिलिङबाट त्यो मोबाइल फोन ओनर बोलेको कि के भो मेरो मोबाइलको दोकान छ नि तपाईँले त्योसँगै एउटा सी सिम पनि लानुभएको थियो नि एयरटेलको ए त्यो जुन चाहिँ सिम छ त्यो चाहिँ तपाईँको पोस्टपेड होइन कि त्यो चाहिँ प्रिपेड हो अनि त तपाईँले पहिल्यै त्यसको भुक्तानी गर्नुपर्थ्यो अब तपाईँले कतिको बात मार्न चाहनुहुन्छ महिनाभरि त्यसको पहिल्यैदेखि भुक्तानी गरिसकेपछि चाहिँ तपाईँको त्यो चालु हुन्छ ए म पनि त्यति बेला त अलिकति कन्फ्युज भएँ म चाहिँ पोस्टपेड होला भनेर मैले त्यो सिम दिइहालेँ तपाईँलाई कि अहिले पो मैले यसो हेर्दैगएको त भरे त यो त पोस्टपेड सिम त होइन यो त प्रिपेड सिम रहेछ अनि त तपाईँले यदि त्यो चाहनुहुन्छ भने चाहिँ हाम्रोमा यसको यो सिस्टम छ नि है तपाईँको त्यो पोस्टपेडको जस्तै हो तपाईँले कति हाल्न चाहनुहुन्छ त्यहीअनुसार यसको चाहिँ तपाईँको आज तपाईँको कस्तो छ भन्दाखेरि अढाई सय रुपियाँदेखिन् दुई सय पचासदेखिन् सुरु हुन्छ दुई सय पचास तिन सय तिन सय पचास चार सय पाँच सय नि अनि मान्नु एक महिनाको तपाईँले एकदमै कम्ती रिचार्जको तपाईँले हाल्न चाहन्छ चाहनुहुन्छ भने चाहिँ त्यो चाहिँ दुई सय पचास मात्रै हो तर यसमा चाहिँ तपाईँले कुनै किसिमको नेटहरू पाउनुहुँदैन इन्टरनेट सुविधाहरू पाउनुहुँदैन अनि तपाईँले तिन सय पचासको हाल्नुभयो भने चाहिँ तपाईँले इन्टरनेट सुविधा पनि दिनमा वान जिबी गरेर पाउनुहुन्छ

हुन्छ हुन्छ तपाईँले होइन एटिएमबाट तपाईँले पेमेन्ट गर्दिनुहोस् न हामीलाई युपिआई पेमेन्ट गर्न सक्नुहुन्छ नि हजुर हजुर ए हुन्छ अब तपाईँले त्यो उस गरेर यदि दुई सय पचास रुपियाँ हामीलाई ट्रान्स्फर गरिदिनुभयो भने चाहिँ तपाईँको त्यो चालु हुन्छ ल हवस्